गाउँमा मान्छेहरूलाई खेलकुद खेल्नाले चाहिँ अब फाइदा त आफूलाई सबैलाई भइ नै रहेको छ आफ्नो फिजिकल्ली फिट पनि हुन्छ अन्त त्यस्तो डर लाग्दो फाइदा चाहिँ हुँदैन मान्छेलाई तर अब यताउता कोही बेला गाउँ ठाउँमा आफ्नो गाउँ ठाउँमा अब कोहीबेला फुटबलहरू भलिबलहरू अर्गनाइज हुन्छ त्यतिबेला आफूले भाग लिँदाखेरि चाहिँ आफ्नो अब मान्छेहरू चिन्नु सक्छ आफूले अब कहिले नचिनेको मान्छेहरू पनि आउँछ उनीहरू मान्छेहरूसँग चिनजान हुन्छ साथीहरू बनाई बनाउँछ अन्त कोही बेला अब भएर नि नभेट्नु सक्ने मान्छेहरूसँग त्यतिबेला बात हुनुसक्छ